अब एउटा बगैँचालाई व्यवस्थित गर्नको लागि चाहिँ अब म कम्ती खर्चमै गर्छु भनेर सोचेर गऱ्यो भने अब त्यसलाई कम्ती नै लाग्छ होइन वरिपरि बारबुर नगरी अब बारहरू लगाएन भने त्यो सस्तोमै बनिन्छ अब खन्यो खेताला लायो बिउ बिजन रोप्यो गोडगाड पाऱ्यो खेतालालाई पैसा लाग्यो मल किन्ने पैसा लाग्यो अन्त त्यसलाई अलिकिति म यसलाई राम्रै पाराले गर्छु र यसमा कुखुरा बिरालु कुकुरहरू नछिरोस् यो रोपेको फसल नबिगारोस् भन्ने सोचाइले गरियो भने चाहिँ अब त्यसलाई अलिकिति खर्च गर्नै पर्ने हुन्छ त्यसमा चाहिँ अब बारको लागि बाँसहरू ल्याउनु पऱ्यो बाँसले बारिसकेपछि त्यसलाई ढाक्ने एग्रोनेट चाहियो अब एग्रेनेटलाई त अब कम्ती दाममा पाउँदैन ठुलो एरियामा त अब निकै लाग्छ त्यसैले अब अलिक महँगो गर्छु भन्यो भने चाहिँ अब धेरै नै खर्च लाग्छ